मेरो साथीको घर अगाडि सानो कोठेबारी जस्तो छ उनीहरूले त्यहाँनिर बगैँचा बनाउने विचार गरेर मलाई पनि बोलायो अनि मैले ब त्यो बगैँचा बनाउनु अगाडि चाहिँ त्यो बगैँचामा चाहिँ कस्तो प्रकारको फुलहरू लाउँदा अनि कुन फुल फुलाउँदाखेरि चाहिँ राम्रो देखिन्छ कुन फुल चाहिँ कुन सिजनमा फुल्छ कुन फुलमा चाहिँ कस्तो प्रकारको मलहरू लाउनु पर्छ अनि कुन फुललाई ज्यादा पानी कुन फुललाई कम्ती पानी अनि कुन फुलमा चाहिँ कस्तो प्रकारको मलहरू हाल्नु पर्छ भन्ने मैले सल्लाह दिएँ